डेलिभरीको भाइ मैले तपाईँकोबाट आज टाइममै मेरो सामान केही फुट्ने सामान मगाएको थिएँ र तपाईँकोबाट टाइममै राम्रोसँग नफुटीकन त्यो सामान पाएँ धेरै धेरै खुसी लागेको छ तिमीलाई धेरै धेरै धन्यवाद है